वर्तमान समयमा कृषिमा विभिन्न प्रकारको परिवर्तनहरू आएको छ किनभने परम्परागत प्रकारले गरिने खेतीहरूमा हलो जोतेर अनि यसमा मान्छेले नै मेहनत गरेर गाई गोरु गोरुलाई हलो लगाएर जोतिने गरिन्थ्यो अनि यसमा विभिन्न प्रकारका गाई बस्तुका मलहरू भेडा बाख्राका मलहरूको प्रयोग गरिन्थ्यो भने अहिले वर्तमान समयमा यस्ता कामहरूका निम्ति ट्रयाक्टर अनि आधुनिक प्राविधिक समानहरू विभिन्न प्रकारका आइसकेका छन् यसले गर्दा वर्तमान समयमा धेरै वर्षहरूमा कृषि कृषिमा धेरै परिवर्तन आइसकेका छ परम्परागत खेती कस्तो रहेको थियो भने गोरु गोरु हलो अनि त्यसमा कोदालो आदिको प्रयोगद्वारा मानव श्रमको माध्यमद्वारा गरिने परम्परागत खेती थियो